हेलो हजुर फोन छ मेरोमा रियलमी छ सेमसङ छ दुइवटै छ सेमसङ छ रियलमी छ रेडमी छ कुन चाहिँ चाहिन्छ

कति जिबीको सिक्सको सिक्सको त छैन फोर सिक्स्टी फोरको छ

नौ हजार नौ सय उनान्सय रुप्पे सय पचास हुन्छ इन्सटलमेन्टमा त पाउँदैन बहिनी मेरोमा इन्सटलमेन्टमा त हुँदैन क्यास मात्र पाउँछ हुन्छ सेमसङको पाउँछ सबै चार चौसट्ठ छ प्राइजमा अब एक सय जति बढाउनु सक्छ बेसी सक्दैन हुन्छ आउनु होस् न ओके